भाइलाई धन्यवाद तपाईँले यत्रो राति म एक्लै परिरहेको थिएँ जहाँनिर अब बाटो गाडीहरू पनि थिएन अब आउने कोही थिएन त्यहाँबाट यता आउने बाटो पनि थिएन के अरे गाडी पनि थिएन त्यस्तो बेलामा तपाईँ आएर मलाई यहाँ घरसम्म ल्याइदिनु भयो धेरै धेरै धेरै धन्यवाद तपाईँ जस्तो मान्छे पाउनु अहिलेको समयमा बहुतै गाह्रो पर्छ तपाईँ त अब मेरो लागि त अब भगवानकै रूप लिएर आउनुभयो मलाई यहाँसम्म पुर्याइदिनु भयो सु सुरक्षित पुर्याइदिनु भयो त्यसको लागि म धेरै धेरै धेरै धेरै आभार छु तपाईँको लागि तपाईँको तपाईँको ला तपाईँ जस्तो मान्छे चाहिँ अरू पनि होस् भन्ने चाहन्छु म